हजुर हजुर ए एकछिन ल म बोलाइदिँदैछु हेलो हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर एकछिन ल म सोधिदिन्छु नि किनभने योभन्दा अगाडि त खै हामीलाई त्यसो त थाहा भएन क्यास अन डेलिभरीको त हो योभन्दा अगाडि त खालि अनलाइन पेमेन्ट मात्रै हुँदैथ्यो त्यसको लागि चाहिँ तपाईँ एकछिन पर्खिनुपऱ्यो म गएर म्यानेजरलाई सोध्छु हो त्यस त्योपछि मात्रै तपाईँलाई म भनिदिन सक्छु नि हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ एकछिन एकछिन पर्खिनुहोस् ल पहिला म सोधिदिन्छु हेर्नुहोस् योभन्दा अगाडि हामीलाई पनि थाहा थिएन नि त यसरी क्यास अन डेलिभरी हुन्छ भनेर कि हामी काम गर्नेहरूलाई पनि म पहिला गएर म्यानेजरलाई सोधिदिन्छु त्यो पछि तपाईँलाई भन्छु नि है

एकछिन अहिले फेरि यस्तो छ कि हाम्रो यहाँ सानो उयसमा मिटिङ जस्तो हुँदैछ तिनीहरू एकछिन बिजी छ तपाईँले आधा घन्टा बाद फोन गर्न सक्नुहुन्छ किनभने एकछिन टाइम लाग्छ होला उनीहरूलाई हजुर हजुर हुन्छ हु ए हुन्छ हुन्छ रेगुलर कस्टमरलाई त गरिदिन्छ होला किनभने अब त्यतिखेर हामीलाई पनि थाहा भएन हो एकछिन अब म उता म्यानेजर निस्किएपछि चाहिँ म तपाईँलाई सोधेर चाहिँ फोन गर्छु नि है हु हु हुन्छ हुन्छ